हेलो हजुर ए नभन्नु न यतातिर पनि पुरा मैला छ पुरा कचराहरू फ्याँक्छ जहीँतहीँ हजुर अब तिनीहरूलाई यो भन्नु पनि त केही सकिँदैन उनीहरूले फेरि गुन्डागर्दी गरिहाल्छ उनीहरूलाई भन्न पनि सकिँदन हामीले हजुर हाम्रो पनि यता त्यस्तै हो मैलाहरू कचराहरू फ्याँक्छ सप्पैले नफ्याँक्नु भन्दा पनि मान्दैन त्यही हो हाम्रो पनि हाम्रो पनि यता हो त्यस्तै कारणले गर्दाखेरि बिमारी हुन्छ बिमारीहरू फैलिन्छ यही मैलाको कारणले गर्दाखेरि हजुर हजुर ए नभन्नु न घरअगाडि मैला छ अब घरअगाडि मैला भएर के गर्नु मान्छेहरूलाई भन्दाखेरि मान्दैन त तिमीहरूको जग्गा हो यस्तो यस्तो भन्नुथाल्छ अनि त भन्नुभन्दा त नभनेकै राम्रो हो हजुर अब अब यै स्मेलको कारणले गर्दाखेरि यही डेङ्गी मलेरियाहरू फैलिन्छ यस्तै कारणले गर्दाखेरि त हो हजुर अब हामीले उठाउनु नि त भएन फेरि हामीलाई पनि त्यो बिमारी सर्छ अब मान्छेहरू उठाउने आउँछ ऊ यो प्लास्टिकहरू लगेर अब त्यस्तो मान्छेको पनि यहाँ त अब छैन गभर्न्मेन्टले त्यस्तो मान्छेहरू हाम्रो एरियामा दिनुभएको छैन ए हजुर यहाँ पनि त्यही हो अब हामी त हामीले मिलेर भन्नुपर्छ गभर्मेन्टलाई यस्तो नफ्याँकिदिनुहोस् भनेर ए हरदिन ए हजुर हुन्छ राखेको ल